सर्वप्रथम म तपाईँलाई डान्सिङको बारेमा भन्ने छु जहाँ चाहिँ मेरो घरकै छेउमै एउटा डान्सिङ इन्स्टिटिउट छ त्यहाँ चाहिँ मेरो बहिनीले डान्सहरू सिक्ने गर्छन् त्यहाँ चाहिँ धेरै राम्रो डान्स सिकाउँछ र उसको डान्सिङ स्किल चाहिँ धेरै बढेको छ वहाँ गएर उसले धेरै राम्रो राम्रो नृत्यहरू गर्छ र उसले वहाँ गएर त्यो डान्सिङ स्टेस् स्टेट स्टुडियमको नाम चाहिँ हो द स्टेडियम र त्यहाँनिर चाहिँ धेरै राम्रो डान्स टिचर हुनुहुन्छ र उहाँले उनीहरूलाई राम्रो डान्स सिकाउने गर्छन् र उनीहरूले राम्रो राम्रो नृत्य प्रस्तुति गर्छन् त्यहाँनिर म पनि दुई चारपल्ट गएको छु र त्यहाँको सर पनि धेरै राम्रो हुनुहुन्छ स्टुडेन्टहरूलाई पनि राम्रो डान्स सिकाएर राम्रो प्रस्तुति गर्नुहुन्छ र उहाँहरू डान्सिङमा राम्रो भएको कारणले त्यो डान्सिङ स्टुडियमले हो र म